ए हजुर हो त हजुर

हेर्नुहोस् हामी त दिनको त हामी टेन थाउजन्ड लिन्छौँ है हाम्रो एकजाना हामी मसँग एकजाना मेरै एकजाना साथी पनि आउँछ है हामी दुईजाना हुन्छौँ किन भनेदेखिलाई अब न धेरैवटा पोजहरूमा त्यो फोटो खिच्नुपर्ने हुन्छ त त्यसैले गर्दा हामी दुईजाना आउँछौँ अँ यदि तपाईँहरूले अब बस्ने अब बस्नु खानु त तपाईँहरूले भनिहाल्नु भयो है तपाईँहरूकै घरमा बस्दा हुन्छ अन्ते अनि अन्त यस्तो त यति धेरै जग्गामा त तपाईँहरूले फोटोसुट गराउनु चाहनु हुँदैछ भने चाहिँ हामीलाई एउटा यातायातको एउटा साधन पनि चाहिन्छ है त्यो चाहिँ के भन्नु हुन्छ तपाईँले मिलाउनु हुन्छ कि आम हामीले लिएर आउनुपर्ने हो

हजुर हुन्छ हुन्छ भनेपछि हामी हामी दुईजाना आउँछौँ हामी हामीलाई टेन थाउजन्ड पर डे गरेर दिनुहोस् न है अन्त त्यति हो हामीलाई एकदम टेन थाउजन्ड